विशेष कुरो हाम्रो गोर्खाहरूको सांस्कृतिक विषयहरू लिएर भन्नुपर्दाखेरि कहिले पनि नदेखेको व्यक्तिहरूलाई अर्थात् हामी अनेपालीहरूलाई चाहिँ हामीले कसरी बुझाउन सक्नुपर्ने हाम्रो सांस्कृतिक विषय लिएर भन्दाखेरि जस्तै अब यहाँ हामीहरू भन्छौँ अनेक किसिमको दौडाइको विषयहरू गर्दैनौँ किनभने हामीहरूले जानेको र बुझेको सांस्कृतिक विषय लिएर चाहिँ अब धेरै भन्दाखेरि दौरासुरुवाल अघि भनिहालेँ दौरासुरुवाल ढाका टोपीहरू अब भनिन्छ अनि छोरीचेलीको जस्तै कि गरगहनाहरू पनि छ जस्तै ढुङ्ग्री मुन्द्री नाकमा फुली अझै पनि छ अरू जस्तै कि गरगहनामा हारी औँठीहरू जस्तै सुनको लकेटहरू थुप्रो तर हा थुप्रो थुप्रो छ र यिनीहरू अब जस्तै कि अनेपालीहरूलाई कसरी बुझाउनु अब पर्दाखेरि चाहिँ हामीहरू जस्तै कि हामीले आफैले नै जानेर नि भन्नुपर्छ उहाँहरूलाई सिकाउनुपर्छ धेरै कुरो त के भनौँ र सानो कुरोहरूबाट चाहिँ अब हामीहरू खानपिनमा पनि धेरै नै अब सभ्य भइसकेको छौँ अहिले त हामीहरू पनि हाम्रो पहिला पहिलाको पुर्खाहरूको भन्दाखेरि किनेमाहरू गुन्द्रुक भनौँ अनि यो थुप्रो छ सिस्नोहरू भनौँ हाम्रो गोर्खाहरूको खानपिनको विषयहरूमा सिन्की अनेक छ तर अहिलेको घडीमा चाहिँ हामीहरूले महा मुस्किलले खान्छौँ किनेमा नभएदेखि हामीहरू अहिले चाहिँ अब बन्द भइसकेको छ किनेमा खानु पनि सिन्की खानु गुन्द्रुक खानु सिस्नु खानु पनि बन्द भइसक्यो सायद चिन्दैन पनि अहिले उस्तैले फापरहरू भन्छ हाम्रो कोदोको रोटी भन्छौँ थुप्रो छ हामी फुलौरो भन्छौँ त्यो पनि बिर्सिइसक्यो सेलरोटीहरू पनि विशेष भुलिइसकेको छ तैपनि अहिले माघे सङ्क्रान्तिमा चाहिँ खाइन्छ